हलो अँ के गर्दैछौ ए काहीँ पिकनिक जाने भनेर मैले कल गरेको थियो हो ए हुन्छ हुन्छ ल ल को को जाने अनि त तर जाने त थुप्रै छ कहाँ जाने मिरिक खोला जाने कि मुक खोला जाने कि जाने कि कहाँ जाने त अनि त मेरो मेरो त लिस खोला जाने विचार छ हो ल ल को को जाने अनि

ल ल भन्नुपर्छ नि ल ए ल ल ल अनि के पकाएर खाने त्यहाँ चाहिँ अनि त

झालमुरीहरू

अँ अनि त अनि लाउनुपर्छ ल त्यहाँ पुरा गरम हुन्छ नि त अनि त अँ त्यो नि हो पैसा कति गरेर उठाउने अनि अँ दुई सय दुई सय गरेर उठाउनुपर्छ ल गाडी भनिराख्नुपर्छ म भन्छु नि गाडी चाहिँ केमा जाने ठुलो गाडीमा भ भक्कु हुन्छ डेकहरू बजाउँदै जानुपर्ला नि खोलामा मज्जा आउँछ त्यसो भए कति बिहानै निक्लुनुपर्छ होला हो नौ दस बजेतिर

बिहान गयो भने नि भ्याउँछ पनि लगाउनु पनि पर्छ त्यहाँ गएर ए ल ल ल भनिराख्नु हो ल ल ल ल राख ल अरूलाई पनि भनिदिइराख्नु ल बाई बाई भेटौँला फेरि